विभिन्न मौसमहरूभन्दा चाहिँ है अब हाम्रो यता हाम्रो म बसेको जग्गामा चाहिँ गरम ग्रीष्म ऋतुमा पनि अब गर्मीमा धेरै गर्मी नै हुने गर्छ फेरि वर्षा ऋतुमा एकदमै पानी परेर पैह्रो गएर मान्छेको घरबार बिगारिदिएर हुने त्यस्तो खालको हुन्छ फेरि जाडोमा फेरि जाडै हुने गर्छ वसन्त शरदमा अब फुल फुल्ने हिसाबले फुलहरू पनि खिलेकै छ म बसेको मौसम चाहिँ हाम्रो जग्गा चाहिँ अब ठन्डामा ठन्डा पनि गरममा गरम जाडोमा जाडो त्यस्तो खालको छ तर पनि अब बिगतको वर्ष हेरी चाहिँ यो वर्ष अस्तिको वर्षमा चाहिँ धेरै मात्रामा गर्मी चाहिँ बढेको जस्तो लाग्छ त्यो चाहिँ ग्लोबल वर्मिङले गर्दा पनि हुनुसक्छ होइन त्यही कारणले वर्षा त वर्षा भइहाल्यो वर्षा आउने टाइममा र्षा नहुने गरम हुने जग्गामा ठन्डा हुने त्यस्तो खालको परिवर्तनहरू अनि गरममा चाहिँ एकदमै ज्यादा हुने हामीले अब महसुस गरिरहेको छौँ